मलाई घुम्नु पुरा मन पर्छ मलाई घुम्नु पुरा मन पर्छ अनि इटाली इटाली इट् इटली दिल्ली बम्बई कलकत्ता देहरादून अष्ट्रेलिया यता दिनाजपुरहरू यता सबैतिर सबैतिर मलाई जानु मन लागेको छ यता मन्दिरतिर पनि सबैतिर घुम्नु जानु मन लागेको छ यता केरला भयो बेङ्गलोर भयो दिल्ली भयो देहरादून भयो अशोक बिहार भयो नेहुचा भयो यता पञ्जाबतिर भयो चेन्नई भयो सबैतिर घुम्नु जानु मन लागेको छ तर अहिलेसम्म जानु पाएको छुइनँ अब म अलिक दिनतिर म घुम्नु जान्छु अनि तिर नेपालमा पनि काठमाडौँ यता कन्याम बगान यता के अरे कन्याम बगानतिर पनि घुम्नु घुम्नु जानु मन लागेको छ यता अब म घुमेको जगा चाहिँ अशोक बिहार पश्चिम बिहार अनि दिल्ली ती दिल्लीको दिल्लीको अशोक बिहार पश्चिम बिहार देहरादून अनि समस्त फ्रन सप्त शुद्ध बिहार यता लाल किल्ला मेटालस यता सबैतिर मैले म घुम् घुम्ने घुम्नु घुम्नु गएको यता हरिद्वार मन्दिर पनि गएँ यता हनुमान मन्दिर पनि गएँ यता के अरे कृष्ण मन्दिर पनि यता लक्ष्मी पनि यता के अरे यता हरिद्वार पनि गएको थिएँ यता नेरा नेहरादून पनि ए देहरादून पनि गएको थिएँ यता नाटोलस भन्ने एउटा कमलको फुल जस्तो हुन्छ त्यो भित्र पस्दाखेरि त्यहाँ ठुलोबाट सुनसान हुन्छ मन्दिर त्यहाँ पनि गएको थिएँ शिव मन्दिर पनि गएँ मन्दिरहरू पुरा घुम्नु मन लागेको छ तर मैले घुमे आधी चाहिँ घुमे मैले आधी चाहिँ घुम्नु पाइनँ कन्याम बगान पनि गएँ कन्याम बगानमा पुरा चियाबारीहरू कस्तो राम्रो उकालो धुम्म भरेको उकालो ओह्रालो त्यहाँको जगाहरू पनि पुरा मन पऱ्यो मलाई यता